मेरो घर चाहिँ अब कालिम्पोङ पर्छ है कालिम्पोङ सहर एकदमै सफा सुन्दर कालिम्पोङ हाम्रो कालिम्पोङ है जहाँ चाहिँ अब एकदम प्रदूषण पनि छैन एकदम सफा सुग्घर बजारमै मात्रै पनि एकदमै सुन्दर छ है सुन्दरीकरणको लागि अहिले एकदमै सरकारले पनि धेरै व्यवस्थाहरू मिलाइदिनु भएको छ र हाम्रो कालिम्पोङ सहर चाहिँ अब टुरिज्मको क्षेत्रमा पनि एकदमै राम्रो छ बाहिरबाट अब धेरै टुरिस्टहरू पनि घुम्न आउनुहुन्छ कारण यहाँको वातावरण है यहाँको हरियाली यहाँको खानपान सबै धेरै मनपराएर जानुहुन्छ है टुरिस्टहरू पनि अनि कालिम्पोङको यहाँनिर एकदमै राम्रो र टुरिज्मको लागि राम्रो जग्गाहरू चाहिँ अब डेलो हाम्रो डेलो जो कालिम्पोङको सबैभन्दा हाइयेस्ट पोइन्ट हो है र अर्कोतिर अपोजिट साइडमा चैँ दुर्पिन छ एकदमै त्यो चाहिँ आर्मी एरिया पर्छ जस्तो आर्मी एरिया हामीले एन्टर गर्छौँ त्यस्तै नै एकदमै सफा सुन्दर है शान्ति वातावरण छ त्यहाँनिर चाहिँ अब आर्मीको दुइटा स्कुल पनि छ केन्द्रिय विद्यालय र आर्मी स्कुल छ है त्यहाँनिर चाहिँ अब धेरै विद्यार्थीहरू पढ्ने गर्छन् कालिम्पोङका र त्यहाँनिर चाहिँ दुर्पिन डाँडामा चाहिँ हाम्रो त्यहाँ बुद्धिस्ट मोनास्ट्री पनि छ है र यता कालिम्पोङ बजारमा हेर्नुपर्दा चाहिँ अब कालिम्पोङको बिचमा है हाम्रो मेला ग्राउन्ड छ जहाँ देश विदेशका र छेउछाउका स्टेटका खेलाडीहरू पनि खेल्न आउने गर्छन् अनि कालिम्पोङको बजारमै हाम्रो इन्डस्ट्रियल पार्क छ जहाँ सिनियर सिटिजनहरू आएर बसेर एका आर्कामा गफ गर्ने गर्छन् नानीहरूको लागि पनि धेरै सुविस्ता सुविधाहरू बनाइदिएको छ खेलकुद गर्ने अनि बजारदेखि अलिकति तल मङ्गलधाम छ प्रणामी मन्दिर है त्यहाँनिर पनि धेरै बाहिरका आउने गर्छन् एकदम शान्तिपूर्वक मन्दिर छ त्यहाँनिर पनि अन्त यो हाम्रो कालिम्पोङ चाहिँ एजुकेसनल हबको लागि पनि एकदमै जानिन्छ जानिने गरिन्छ है र देश विदेशका नेबरिङ्ग स्टे कन्ट्रीहरूका पढने विद्यार्थीहरू पनि यहाँ आएर आफ्नो विद्या आर्जन गर्ने गर्छन् यहाँनिर हाम्रो कालिम्पोङमा र सँगसँगै अब हाम्रो कालिम्पोङको बजारमा चाहिँ अब हाट बजार हुन त सातै दिन लाग्ने गर्छ तर अभ आ अहिले धेरै दिनदेखि चाहिँ अब बिहिबार यहाँको लोकल हाट पनि लाग्ने सुरु भएको छ है त्यसमा चाहिँ अब यहाँको आफ्नो ट्रेडिसनल वेशभूषामा मानिसहरूले यहाँको अर्ग्यानिक साग सब्जी खान खाने कुरा है सबै अर्ग्यानिक चिजबिजहरू बेच्ने गर्छन् यहाँको हाम्रो संस्कृति पनि त्यो हाटमा चाहिँ झल्किने गर्छ र